आफ्नो भाषा बोल्दा त कसलाई पो कठिन आइपर्ला र नेपाली भाषा चाहिँ सरल सजिलो लाग्छ भनेर म त भन्छु नै र अन्य मान्छेहरूले पनि यो हिन्दी भाषा मैथिली भाषा भोजपुरी भाषा आदिवासी भाषासँग लगभग बङ्गला भाषासँग पनि नजिक नजिक भएको हुनाले यो भाषा निकै सरल हुन्छ